हाम्रो गाउँमा यस्तो खालको हुँदैन पनि र नभइदियोस् पनि अरूको ठउँमा भएको देख्दा पनि हामीहरूलाई कता कता यसो कुरी कुरी पनि लाग्छ लाज पो लाग्छ हौ कि अपराध यस्तो गर्नु मान्छे भएर यो गर्नु चाहिँ ठिक जस्तो लाग्दैन र